हाम्रोमा कपालमा अन्डा चियापत्तीको रस घोलेर लाउँछ भयो भने मेहेन्दी पनि लाउँछ कपालको लागि चाहिँ अनुहारको लागि प्रायः त हर्दी नै लोकल हर्दी है उ उमारेको कुटेर जुन काँचो हर्दी हुन्छ त्यसलाई कुटेर सु सुकाएर कुट्नुपर्छ त्यसको फुरुरु हर्दी निस्किन्छ त्यो तपाईँको दुधसँग हालेर फिटेर अनुहारमा लाउनुपर्छ त्यो मात्रै नभएर तपाईँको काटिएको छ अलिअलि अनुहारतिर अनि फेरि केही भएको छ भने तितेपाती कालिझारहरू जस्तो लाउँछौँ